सरकारले चाहिँ हाम्रो गाउँ बस्तितिर चाहिँ धेरै राम्रो गरेको छ है स्कुलहरू खोलेको छ र सबैजना स्कुल जान्छ अहिले गाउँतिर चाहिँ कोही स्कुल नजाने चाहिँ अहिलेको समयमा चाहिँ कोही छैन र अब स्कुललाई पनि धेरै राम्रो गर्दैछ सरकारले अब हाम्रो सानो स्कुललाई पनि निकै ठुलो बनाइसक्यो र त्यही स्कुलमा साइन्सको पनि हामीलाई साइन्स पनि हालिसक्यो र धेरै राम्रो गरिसक्यो र सरकारले धेरै राम्रो गर्नुहुँदैछ र यस कामले गर्दाखेरि चाहिँ धेरै राम्रो हुन्छ र हामी सबैले पनि रामरी पढ्नु पनि पाउँदैछ र गाउँ बस्तीतिर चाहिँ कोही चाहिँ अब नपढ्ने चाहिँ कोही पनि हुँदैन सबै पढ्ने मात्रै हुन्छ